हौ सृजना अस्ति भर्खरै मैले के हो सिलगडीमा प्यान्ट किनेक थिएँ नि अस्ति हेर्दा त मनै परेन कि तर कस्तो राम्रो रहेछ भन न घरमा गएर त लाउँदा कम्फर्टेबल न कम्फर्टेबल हो अब कस्तो भन्नु गाडीहरूतिर चढ्न एकदम सजिलो जति धुँदा कलरहरू जाँदैन रहेछ एकदम राम्रो नि अब नपोल्ने खाले फिट अब जस्तै बडीमा फिट हुने जस्तै साइजमा लगाए पनि हुने खाले फेरि लगाउँदा पनि स्मार्ट देख्ने के हो ब्रान्डेड खाले देख्ने त्यो हेर्दाखेरि चाहिँ त्यस्तो उयो नदेख्ने तर लगाउँदा चाहिँ एकदम ब्रान्डेड के हो खप्ने खाले एभर लास्टिङ खाले रिजनेबल प्राइसमा कस्तो राम्रो पाएको नि त्यो एक ताल लगाएको थिएँ कि सबैजनाले मन पराएको नि त्यो लगाएको त मेरो साथीहरूले हो सबैजनाले मन परायो कहाँबाट किनेको भन्दै थियो हो कस्तो राम्रो उयो नि कस्तो राम्रो खाले क्वालिटीको लुगा रहेछ हौ फेरि मलाई किन्न मन पर्यो